भारतका सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरू त धेरै छन् नम्बर एक तपाईँको वायुप्रदूषण भयो जलप्रदूषण भयो भूमिप्रदूषण भयो तपाईँको यस्ताहरू छन् अनि भारतमा धेरै गरिबीहरू पनि छन् जो चाहिँ अब भोकानाङ्गाहरू छन् अब त्यसमा पनि अब चुनौतीहरू छन् उनीहरूले अब खान पाएका छैन लगाउनु पाएको छैन है त्यस्ताहरू छन् र सरकारले धेरै अब समाधान गरिनै रहेको छ अब जस्तै तपाईँको वायु पोल्युसन एयर पोल्युसन लाई कम गर्नलाग्दा चाहिँ अहिले तपाईँको पेट्रोलले डिजलले नचलेको चाहिँ तपाईँको इलेक्ट्रिकले चल्ने है सोलरले चल्नेहरू अब यस्ताहरू निकालेका छन् अब जस्तो वायु जल प्रदूषण भइरहेको छ त्यसको लागि सफा गरिनै रहेको छ नदीमा गएर धेरै प्लास्टिकहरू फ्याँक्ने गर्छन् र प्लास्टिकहरूलाई अब रिसाइकल गरिनै रहेको छन् त्यसलाई पनि सरकारले अनि गरिबहरूको लागि चाहिँ विशेष गरेर अहिले चामलहरू बाँडिरहेका छन् सित्तैमा अब खानु लाउनु दिइनै रहेको छ सरकारले त्यो पनि गरिनै रहेका छन् त्यस्तै छन्